मैले पकाएको खाना मन पराउँछ सबैजनाले दिदी आमाहरू साथीहरूले सबैले मन पराउँछ र मैले खाना कसरी पकाउँछु भनेर भन्नु चाहिँ ऊ मैले चाहिँ एकदमै राम्रोसँगले चाहिँ पनिर बनाउँछु है पनिर बनाएको एकदमै मन पराउँछ पनिर चाहिँ बनाउँदाखेरि फर्स्टमा हलका फ्राई गरेर त्यहाँदेखिको पानीमा भिजाउँछु र मसला चाहिँ पनिरमा हाल्ने चाहिँ रामभेडा प्याज अदुवा लसुन अनि त्यो म त्यो पनिर मसला त्यहाँदेखिको मरिच ल्वाङ पनि हाल्छु अन्त फेरि त्यसको लागि चाहिँ अगाडि चाहिँ मज्जाले प्याजलाई भुट्यो अनि रामभेडा त्यो रामभेडा ग्रेट गरेको रामभेडा हाल्यो रामभेडालाई मज्जाले पकायो अन्त त्यहाँदेखि बादमा चाहिँ त्यहाँदेखि अरू मसलाहरू हाल्छु अदुवा लसुनहरू अनि त्यसमा काजु पनि हाल्नु पर्छ काजु पनि पेस्ट गरेर मज्जाले हाल्यो भने ग्रेभी मज्जाले निस्किन्छ हो त्यहाँदेखिको स्वाद अनुसारै नुन कति लाग्छ त्यो नुनहरू हाल्यो र कम्ती पिरो कति खान्छ आफ्नो इच्छाले हाल्यो होइन त्यहाँदेखिको चाहिँ मज्जाले ग्रेभीलाई मज्जाले पकाउँनु पर्छ पहिला त्यहाँदेखिको चाहिँ मज्जाले ग्रेभी प पाकिसकेपछि मात्रै पनिर हालेर एकछिन पकाउँनुपर्छ र त्यो पनिर पनि त्यो मज्जाले त्यो नुन ग्रेभीहरू मज्जाले पस्छ त्यहाँदेखिको चाहिँ मिठो हुन्छ टेस्टी हुन्छ भित्रसम्म मसला पसेको हुन्छ म चाहिँ त्यसरी बनाउँछु पनिर चाहिँ